उता मेरो माइत घरमा चाहिँ खेतीपाती गर्नुहुन्न किनभने माता पिताले गर्नुहुन्थ्यो माता पिता बितिहाल्नु भयो अहिले अब सबै भाइ बुहारीहरू दाजु भाउजूहरू सबै सर्भिस गर्छन् उहाँहरूले खेतीपाती गरेका छैनन् खेतीपातीहरू बाँझै छ पहिला आमा बाबा हुँदा चाहिँ धान कोदो मकै फापर सबै नै खेती लाउनु हुन्थ्यो अहिले चाहिँ खेतीपाती सबै बाँझै छ